ए म रोज पार्लरबाट बोलेको भन्नुहोस् न तपाईँको के थियो हजुर

हजुर

हजुर ए कस्तो खालको गर्नु मन छ तपाईँलाई हेयर कट चाहिँ

हजुर आलिकति लेयर कट हो स्टेप कटहरू चाहिँ अलिक राम्रो देख्छ अहिले चाहिँ लेयर कटहरू नै चल्दैछ हो अन्त त्योहरू गर्नुहोस् त्यो त्योहरू गऱ्यो भने चाहिँ राम्रो हुन्छ अब एउटै हेयरस्टाइलले पनि लुक्स चेन्ज हुँदैन हो आलिकति हेयरस्टाइलले लुक्स चेन्ज हुन्छ त्यो भएर चाहिँ एकपल्ट लेयर कट गरिहेर्नुहोस् न होइन अब त्यो त सुहाउँछ डिप लेयर चाहिँ होइन नि सेमिलेयर कट गर्नुपर्छ कि अन्त त्यो त्यसले सुहाइहाल्छ हजुर त्यस्तोले राम्रो ए हुन्छ अन्त हेयर कलरहरू पनि गर्दैछ अहिले त अब सिजन आयो है पूजाको टाइम छ त्यो भएर हेयर कलरहरू पनि गऱ्यो भने राम्रो देख्छ अँ हेयर कलरहरू चाहिँ कस्तो गर्नु सोच्नु भएको छ कि सोच्नु भाएको छैन हेयर कलरहरू हजुर त्यो लाइट गो गोल्डन कलरहरू गऱ्यो भने हुन्छ नि उयो खालको फुल कलर चाहिँ होइन नि अन् त्यो हाइलाइटहरू टाइपको गऱ्यो भने हुन्छ

हुन्छ अन्त अरू त अरू चाहिँ के छ तपाईँको हजुर फेसियल पनि फेसियल नगरेर क्लिन्जिङहरू मात्रै गर्दा पनि हुन्छ फ्रुट्स क्रिमहरूले फेसियलहरूको चाहिँ फाइभ थाउजन एबभ फाइभ हन्ड्रेडदेखिको एबभ छ हेयर कट चाहिँ स्टार्टिङ टू हन्ड्रेडदेखिको छ हेयर कट चाहिँ ए हजुर हजुर

र अब अरू अब उत्यो तपाईँको साथीहरू छ भने पनि लिएर आउनुहोस् न राम्रो गरिदिन्छौँ हामी हजुर

ए हुन्छ हुन्छ आउनुहोस् हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू